यो कालिम्पोङ हस्पिटललाई हेर्नुपर्दा पहिला धेरै असुविस्ता थियो तर अहिले कालिम्पोङ हस्पिटल एकदमै राम्रो भएर गएको छ र हामी जनतालाई यही भन्छौँ प्राइभेटभन्दा पनि बेसी सरकारी हस्पिटलमै गएर सरकार पब्लिकले गएर डक्टर देखाउनु एकदमै सजिलो छ किनभने त्यहाँ तपाईँको हस्पिटल सरकारी सहुलियत र पब्लिकले पाउने कुरो हो र त्यो सबै कुरो सुविस्ता छ र अहिले कालिम्पोङ हस्पिटलमा तपाईँहरूले पाउने कुरो जस्तै एक्स रे भयो एमआरआई भयो यो तपाईँको ब्लड टेस्टिङ भयो हरेक कुराको टेस्टिङहरूको सुविस्ता सुविधा तपाईँहरूले पाउनुहुन्छ र अहिले हेर्नैपर्दाखेरि तपाईँको कालिम्पोङ हस्पिटल एउटा हाई टेक्निकमै आइसकेको छ अब डाक्टरहरू पनि राम्रो हुनुहुन्छ नर्सहरूले पनि राम्रो काम गरिरहनु भएको छ र उपचार पनि एकदमै राम्रो हुन्छ विशेष बिमारीहरूले दबाईहरू किन्नुपर्दाखेरि जस्तै हस्पिटलको अगाडि एउटा सरकारी दबाई दोकान दबाई दोकान छ त्यहाँ हरेक दबाईको दामको सिक्स्टी पर्सेन्ट छुट छ साठी प्रतिशत त्यहाँ छुट छ र पब्लिकहरूले दबाईहरू किन्दा प्राइभेट तपाईँको प्राइभेट दोकानहरूतिर यो मेडिसल मेडिकल दोकानमा किन्नुभन्दा तपाईँहरूले पहिला सुरु गएर सरकारी हस्पिटलमै किन्नुहोस् र तपाईँहरूले साठी प्रतिशत दबाईको फाइदा लिनुहोस्